भारत स्वाधीन हुनुपूर्व लागेको यो ठुलो अनिकालको बारेमा म दुःख व्यक्त गर्दै यसमा मैले यस्तो गम्भीर रूपले केही अब स्टडीहरू गर्नु पाएको छुइँन र म यहाँनेरि यहाँ जातीय मुक्ति सङ्घर्ष गोर्खाल्यान्डको आन्दोलनको बारेमा चाहिँ केही कुरा भन्नु चाहन्छु र यो चाहिँ उत्पीडित एउटा जाति गोष्ठीले हामीलाई अब असमानता र कुनै एउटा सुपरियर जातिबाट आफूलाई अपहेलित अवहेलित ठानेको हुनाले उठेको आत्मनिर्णय र अधिकारको एउटा आन्दोलन हो र यो आन्दोलन भारत स्वाधीन हुनु पूर्वदेखिकै यसको पृष्ठभूमि रहेको छ र एक सय वर्षभन्दा माथि रहेको आन्दोलन हो यो गोर्खाहरूले बङ्गालभित्र गरेको आन्दोलन बङ्गालभित्र र भारत बङ्गालबाहिर भारतको संविधानभित्र चाहिँ एउटा अलग राजनीतिक सामाजिक व्यवस्था छुट्टै बङ्गालदेखि अलग्गै हामी एउटा सुपेरियर जातिसँग हामी प्रत्येक कुरोमा हामी प्रतिष्पर्धा गर्नु नसक्ने भएकोले गर्दा र हामी उनीहरूबाट सामाजिक हिसाबले पनि शैक्षिक हिसाबले पनि धेरै कुरामा असमानता बोध गरेर हामीलाई बेग्लै शासन प्रणालीको बोध गरेर यो उठाएको एउटा आत्मनिर्णय र अधिकारको लडाइँ थियो यसमा अब थुप्रै राजनीतिक लिडर नेताहरू पनि आए हैन यो छयासीदेखि क्रमशः अहिलेसम्म यसको सङ्घर्षहरू आन्दोलनहरू चली आइरहेको छ यसमा हामीले अब सानो एउटा पहिचानको रूपमा गोर्खाल्यान्ड टेरिटोरिएल यस्तै नाम गरेर पनि एउटा चल सानो एउटा ऊ यो पाएकै हो स्वायत्त शासन जस्तो एउटा ऊ यो गरेर हैन गोर्खा पार्वत्य परिषद पायो तर त्यसबाट पनि मानिसलाई सो सन्तुष्टि पुरा रूपले मिलेकै थिएन फेरि लगातार रूपमा दुई हजार सात छयासीदेखि यता दुई ह दुई हजार सातमा पनि यो आन्दोलन उठ्यो यहाँ पनि धेरै जनधन को क्षति भयो हैन धेरै सहिदहरू भए फेरि लगातार यसलाई दुई हजार सत्रमा पनि एकदमै ठुलो आन्दोलन भयो यसमा पनि धेरै धनजनहरू नोकसान भइरहेको थियो यसमा हामी तराई डुवर्सकोहरूलाई पनि धेरै असुविधा हामी अब यता अन्य जातिहरूसँग समागम भएर अनि समतल क्षेत्रमा जोडिएर बस्नेहरूलाई बस्ने भएकोले गर्दा हामीलाई धेरै कुराहरूको असुविस्ता अब आन्दोलन भन्नाले कस्तो हुन्छ त्यहाँको स्थिति त अब भनिरहनु व्याख्या गरिराख्नु परेन हैन धेरै कुराहरूको हामीले असुविधाहरू भोग्नु परिरहेको हुन्छ हामीले फुल रूपले माथिको उँभोको आन्दोलनहरूलाई आत्मसात गरेर अघि बढ्दाखेरि पनि हामीलाई यहाँसँग आफ्नै छरछिमेकसँग आफ्नै सहरबजारसँग पनि हामीलई डर अब एक किसिमको टेरोर उत्पन्न हुने थुप्रै यहाँको मान्छेले असुविधाहरू भोगिराखेको यस्तो प्रकारको आन्दोलन भइराखेको छ र अहिले पनि यो आन्दोलन चाहिँ अब यसलाई राजनीतिक रूपमा यसको समाधान भइसकेको छैन र ठुलो जनआकाङ्क्षा ठुलो छ र सरकारी सरकारले दिएको एउटा त्यो संस्थालाई चाहिँ जनताले खारेज गरिरहेको स्थिति हो र यसमा अब हालमा अब एक दुई दिन एक दुई वर्ष कमसे कम पनि दस बाह्र वर्ष बेसी भयो भने पन्ध्र सोह्र वर्ष यो चुपचाप लागेर सुसुप्त भएर बस्छ र प्रत्येक श्रृङ्खला रूपमै यो आन्दोलनहरू जातीय मुक्तिको आन्दोलन त उठिरहेको छ छयासीदेखि एता क्रमशः हामीले तिनपल्ट हामीले यो भोगिसकेको छौँ यो प्रकारको हामीले बङ्गालभित्र यस्तो प्रकारको आन्दोलन चाहिँ हामीले देखिरहेको छौँ भोगिराखेको छौँ